लु अब यो बाइकिङ बाइकको बारेमा चाहिँ मलाई केही थाहा छैन हो मैले एउटा स्कुटी किनेको थिएँ त्यो स्कुटी पनि कत्ति सिक्दा सिक्दा सिक्दा पनि नसकेर कत्ति लडी घाउ भएर चोट लागी भयो तर सिक्नै सकिनँ हो त्यही भएर मैले त्यो स्कुटी पनि बेचिपठाएँ त्यो भएर चाहिँ मलाई त्यो बाइकहरूको बारेमा त्यत्ति साह्रो थाहा छैन स्कुटीको बारेमा पनि थाहा छैन भनौँ भने त्यो मलाई किन्नु चाहिँ किनेको थिएँ हो सिक्नै नसकेर बेचिदिएँ हो मैले त